कोविड लकडाउनको समयमा चाहिँ बालबालिकालाई मोबाइल फोनले धेरै सुविधा गर्यो किनभने त्यति बेला स्कुलहरू सबै लकडाउनले गर्दाखेरि बन्द थियो एक सालसम्म डे डेढ सालसम्म डल्लै यो बन्द हुुँदाखेरि अन्त यो उयोबाट अनलाइन पढ्ने के अरे टिचरहरूले पनि सबै अनलाइनै होमवर्कहरू दिने सबै अनलाइनै इक्जाम गर्ने अनलाइनमै ओ के अरे भाइभाहरू भएर नानीहरूलाई धेरै सुविधा पर्यो सब धेरै कुरोले यसले गर्दाखेरि लकडाउन अब यो मोबाइल गर्दाखेरि चाहिँ लकडाउनमा नानीहरूलाई अब पढाइदेखिको अलग चाहिँ राखेन तर त्यसमा बेफाइदाहरू पनि थियो बेफाइदा भन्दाखेरि चाहिँ अब नानीहरूले अब त्यो फोन हेरिरहँदाखेरि अब डेलीको डेली एउटा टिचरको एउटा सब्जेक्ट मात्रै नभएर अब सबै सब्जेक्टकै प्रायःजस्तो मोबाइलमै आउने गर्थ्यो अनि त्यसले गर्दाखेरि नानीहरूको आँखामा प्रब्लम हुने आँखा दुख्ने त्यो प्रब्लम मात्रै भयो कत्तिजनालाई चाहिँ कत्तिजना केटाकेटी त कत्तिजना केटाकेटीले चाहिँ अब मोबाइल लिएर अलिक ठुलोहरूले लुकीलुकी नराम्रो कुराहरू हेर्ने पनि बे नराम्रो नराम्रो के के हेर्नेहरू पनि भयो त्यो चाहिँ अब नानीहरूको लागि त्यो चाहिँ अब हानिकारक थियो अनि त्यो मात्रै नभएर उनीहरूलाई त्यो आमाबाबुले चाहिँ नानीहरूले पढ्दैछ भनेर फोन दियो तर नानीहरू चाहिँ अलिक ठुलो जो एज भएको छ उनीहरूले लुकीलुकी गेमहरू खेल्ने नराम्रो नराम्रो भिडियोहरू हेर्ने अब यस्तो कुराहरूले चाहिँ अब त्यत्ति बेला अब कत्ति यी नानीहरूलाई चाहिँ अब बेफाइदा पनि गर्यो